मैले जीवनमा सिकेका केही मेरा महत्त्वपूर्ण पाठहरूको कुरा गर्नु पर्दाखेरि जब म सानो छँदा मेरा बाजेले मलाई भन्ने गर्थे कि धन भनेको चाहिँ लाख हो इमान भनेको चाहिँ काख हो तर मो त्यत्तिबेला सानै भएको कारणले गर्दाखेरि त्यत्ति मलाई त्यो कुराहरूपट्टि इन्ट्रेस्ट अथवा चासो चल चल्दैन थियो कि त्यत्तिबेला अब उहाँहरूले के भन्नुभएको किनकि अब म सानै थिएँ त्यही भएर मैले सोच्नु सक्थिनँ अब कतिपय कुराहरूलाई त्यही भएर मलाई त्यसमा कुनै चासो पनि लाग्थेन र अहिले अब जब म ठुलो हुँदैछु ठुलो हुँदै जाँदाखेरि अहिले ती मेरा बाजेले भनेका कुराहरू सोच्दाखेरि मलाई झलझल याद आउँछ त्यो क्षणहरू कि धन भनेको लाख र इमान भनेको काख त्यसलाई के हो नियालेर हेर्नु खोज्दाखेरि वास्तवमा उहाँले भन्नु खोजेको चाहिँ रहेछ धन त एउटा आफ्नो परिश्रम मेहनतले जति नै हामी कमाउन सक्छौँ एक दिन धनी हुन सक्छौँ तर त्यो धनलाई सही जग्गामा हामीले विस्तार गर्न सकेनौँ भने एकैचोटि हामी तल झर्न पनि सक्छौँ धनिबाट गरिब हुन पनि सक्छौँ तर इमान भनेको कुरा यस्तो चिज हो कि जसरी हामी धन कमाउँछौँ धन कमाएर हामी गरिब हुन सक्छौँ तर इमान भनेको आफूले एकपल्ट कमाउन सक्छौँ र त्यो इमान कमाएपछि फेरि हामीले गुमायौँ भने फेरि फेरि जत्ति नै परिश्रम जति नै कठोरता सिल भए पनि आफूले इमान फेरि फेरि हामी कमाउन सक्दैनौँ र त्यही कुराहरू मैले आज सिक्दै हेर्दै गएर मैले यस कुराहरू मैले मलाई मेरो जीवनमा यो कुराहरूले धेरै प्रभाव पारेको छ र यही कुराहरूलाई म साथमा लिएर सदैव चलिरहेको हुन्छु